हाम्रो कालिम्पोङमा मान्छेहरू अब धार्मिक जग्गामा आयो भने मङ्गल धाम छ जस्तै अब यता बर्मक के अरे बर्मेक बर्मेक धाम छ अन्त बाइबाइ धाम छ त्यतातिर टाढो टाढोमाको मान्छेहरू आएर त्यहाँ बस्छन् त्यहाँ मन्दिरमा आउँछन् बस्छन्